ए हो त ए त्यो बासमती चामल ए त्यो बासमती चामल आएको छ त अँ अँ अँ अँ

हजुर हजुर हजुर हजुर

अपुई रमभेडाको दाम त महँगो भएको छ नि बर्खाले गर्दा होला बाटो पनि बन्द छ हो पुरा महँगो भएको छ नि रमभेडा अब बिस रुपियाँ पावाहरू पाउने त अहिले त कहाँ पुगेको छ नि दुई सौ रुपियाँ केजी भएको छ फेरि अदुवाको दाम पनि बढेको छ मरमसलाको कति लसुन पनि पचास रुपियाँ पावा हो पुरा महँगो भएको छ नि के हालिदिनु

हजुर हजुर हजुर अँ साठी रुपियाँ हजुर हजुर हजुर

ए हजुर अँ अहिले त बर्खामा बत्ती गइबस्छ हो नि हजुर हजुर कति प्याकेट हालिदिउँ क्यान्डल हजुर क्यान्डल चाहिँ कति प्याकेट हालिदिउँ ए हुन्छ ए हजुर हजुर हजुर अँ अँ अँ पपकर्न पपकर्न पनि पपकर्न पनि आएको छ है पपकर्नहरू पनि आएको छ कि हालिदिनु जाडोमा मकैहरू खान्छ नि अहिले ए अँ त्यही त नानीहरूले मनपराउँछ नि पुरा है हजुर ए हजुर लिस्टमा राखुँ अँ पुरानो पनि अलिकति थियो तपाईँसँग अलिकति दिनुहुन्छ कि है हजुर कि अन्त सुन्नुहोस् न अमुल अमुल क्रिमहरू पनि अमुल क्रिमहरू पनि आएको छ त्यो पनि हालिदिनु ए ए हजुर हजुर हुन्छ हुन्छ हुन्छ राख्नुहोस् हुन्छ म त्यो सबै पठाइदिन्छु नि हुन्छ